ग्रामीण क्षेत्रमा अब खेल्ने खेलहरू है अब चाहिँ अब हाम्रो अब गाउँ गाउँ घरमा अब ग्राउन्ड अब खेल्ने खेल खेल्ने ग्राउन्डहरू राम्रो हुँदैन तर पनि वहाँ खेल्ने अब खेलाडीहरूले अब यस अब प्राकृतिक सुन्दरताको बिचमा खेलेर अब उनीहरू अब राम्रो अब मनले पनि शुद्ध मनले खेल्छ र उनीहरूको अब केही अब हर हल्ला अब हल्लाहरू नभएकोले सुन्दर आफ्नो प्राकृतिक यस सुन्दरतामा खेल्ने खेलाडीहरू अब र अब सहरी इलाकामा खेल्ने खेलाडीहरू चाहिँ अब त्यही हो अब आवाज विभिन्न किसिमको आवाजहरू हुन्छ त्यसमा विभिन्न किसिमको अब सहरमा पल्युसन ज्यादा हुन्छ अब है अब पल्युसन ज्यादा भएकोले गर्दाखेरि उनीहरू अब विभिन्न किसिमको अब खेल्दाखेल्दै अब रोगहरू पनि आउन सक्छन् तर गाउँले अब जीवनमा अब खेल्ने अब खेलाडीहरू भनेको चाहिँ यस प्राकृतिक उनीहरूको अब जे पनि अब अर्ग्यानिक खानाहरू खेलेर खानाहरू खाएर खेल्ने गर्छन् र सहरी क्षेत्रतिर चाहिँ अब उनीहरू अब धेरै अब दबाईहरू युज गर्छन खेल्नको लागि विभिन्न किसिमको अब एनर्जीको लागि उनीहरू दबाईहरू अहिलेको अहिले निस्केका विभिन्न किसिमका दबाईहरू युज गरेर खेल्ने गर्छन् सहरी क्षेत्रका मानिसहरू